विशेष नेपाली भाषा हाम्रो मातृभाषा हो यो मातृभाषा भएको हुनाले गर्दाखेरि यसमा केही कठिनाइहरू छैन साह्रो छैन र अहिलेको हाई फाई जमानामा चाहिँ एडवान्स हुनुको लागि चाहिँ अङ्ग्रेजी पढ्ने अङ्ग्रेजी लेख्ने बेसी हुनाले गर्दाखेरि नेपाली भाषालाई असजिलो असहज मान्छन् तर खासै चाहिँ हामीले नेपाली भाषालाई माया गर्नु पर्ने हो र प्रत्येक स्कुलहरूमा नेपाली भाषालाई टाइम दिएर यसलाई अलिकति राम्रोसँगले अध्ययन गरेर र प्रत्येक अफिसहरूतिर पनि नेपाली भाषाबाट अहिले सबै कुरा हुन्छ त्यसैले गर्दाखेरि हामीले हाम्रो भाषालाई माया गर्नु पर्छ र यो हाम्रो मातृभाषा हो र नेपाली भाषामा त्यस्तो अप्ठ्यारोपनहरू केही छैन